खुदरा बजारमा धेरै प्रकारको हुन्छ एउटा हुन्छ पुच्कावाला एउटा हुन्छ तपाईँको झालमुडीवाला जस्तै हामी एउटा हाइजेनिक भएर खान्छौँ कतिवटा कुरा हाइजेनिक भएर खाँदैनौँ अनि भयो यो आम दोकानहरू भयो तपाईँको त्यसलाई हामीले भन्छौँ खुदरा बजार अनि विशेष त अब धेरै कुरा राम्रा नराम्रा छ अनि अहिलेको विशेष अब बढिरहेको प्याजहरू बढिरहेको छ अहिले अहिले भएको यो परिवर्तन र प्याज धेरै मात्रामा बढिरहेछ देशभरि नै तह तहल्का मच्चिरहेको छ प्याजको दाम बढेर कहाँ पुगिसक्यो सामानको दाम बढेर कहाँ पुगिसक्यो रमभेडाको दाम बढेर कहाँ पुगिसक्यो अनि विशेष अनलाइन सपिङ पनि तपाईँको धेरै प्रकारको छ कति फ्रड छ कति असल छ कति फ्रड हुँदैछ त्यस्तै असल भएको कुरा जस्तै कोरोनामा घर घर ल्याएर एउटा सुरक्षित साथले ठिक जग्गामा राखेर त्यो असल कुरा नराम्रो कुराहरू चाहिँ तपाईँको भएको छ फ्रड भएको छ जस्तै नराम्रो कुरा नया नराम्रो वेबसाइटहरू अरूको लुटने कुराहरू भएको छ यो अनलाइन पनि जस्तै फोनहरू फोनहरू मगाउँछ तर त्यो फोनहरूमा विशेष अर्कै कुरा आइरहेको थियो जुन चाहिँ सामान आउनु पर्ने त्यो नआएर अर्कै कुरा आइरहेको छ त्यही कुराहरू फ्रडहरू भइरहेको छ अनि जति पनि अनलाइनको डे बेनिफिटहरू हुन्छ तपाईँले घर बसी बसी पेमेन्ट गर्न सक्नुहुन्छ अनि अनलाइनको डिसएडभान्टेजहरू भनेको तपाईँले कतिवटा कुरा फ्रड हुन्छ ब्याङ्कबाट पैसाहरू काट्छ त्यस्तो कुराहरू हुनु सक्छ ब्याङ्कबाट पैसाहरू काट्छ तपाईँको न नराम्रो कुराहरू जति पनि आउँछ यो अनलाइनको कुराहरू प्रभु त्यो हामीले एक्सचेन्ज गर्न सक्दैनौँ ल्याएपछि ल्याएको ल्याएकै हुन्छौँ यही कुराहरू राम्रा नराम्रा कुराहरू चाहिँ यही हुन्